निमाला स्टुडेन्ट ल मलाई चाहिँ खाना मासु भात दाल सब्जी र मलाई तात् प्याजहरू सबै तातो खानाहरू एकदम प्याक गरेर सु सबै ए यसमा पठाइ दिनुहोस् ल राम्रै राम्ररी प्याक गरेर एकदम लामा बाटो छ राम्रो राम्रोसँग प्याक गरेर पठाइदिनुहोस् क्यारी बेगमा हालिदिनुहोस् ल पठाइदिनु छिट्टो गरेर